हिन्दू मुस्लिम सिख इसाई हाम्रो प्रचलित अब धर्महरू हुन् हाम्रो क्षेत्रमा र अन्त हाम्रो क्षेत्रमा बसोबासो गर्ने समुदायहरू चाहिँ अब गोर्खा आदिवासी मुस्लिम पनि छन् सिखहरू पनि छन्